जलपाइगुडी जिल्लाको लोकप्रिय खानाहरू के के हुन् भनी यहाँको लोकप्रिय खानाहरू जस्तै फर्स्टमा आउँछ मछली मछली यहाँको बेस्ट खाना हो हैन सबले मन पराउने मछली भयो रसगुल्ला भयो लच्छा पराठा भयो यहाँको फेमस खाना हो यहाँका मान्छेले पुरा यो खानाहरूलाई मन पराउनुहुन्छ हैन राम्रो तरिकाले नि बनाउनुहुन्छ जस्तै मछली बनाउँदाखेरि पहिला मछलीलाई फ्राई गर्नुपर्यो हैन अनि त म मछलीकोे ग्रेभीको लागि टमाटर पियाज लसुन मस मसाला चाहिन्छ त्यसो गरेर ग्रेभी तरिकाले बनाउनुपर्यो यसमा झोल पनि हुन्छ जस्तै रसगुल्ला बनाउँदाखेरि पहिला दुध फटाएर छेना बनाउनुपर्यो छेना बनाएर छेना बनाएर रोस्ट गरेर यसलाई चिनीको चिनीको चिनीलाई घोलेर पानी चिनी पानीमा घोलेर राख्नुपर्यो हैन त्यस्तै लच्छा पराठा बनाउँदाखेरि लच्छा पराठा बनाउँदाखेरि बेलुकै आटाहरू गुनेर राख्नुपर्यो फास राख्नुपर्यो बिहान अनि त उठेर त्यो गुनेको आटालाई उनीहरूले ऊ गरेर बनाउँछ लच्छा पराठा हैन एकदमै राम्रो छ जस्तै हामी यहाँदेखिन् बाहिर कहीँ खाना खान जानुपर्यो भने चाहिँ हामी यहाँ बाख्राकोटको मुनि मिनामोड भन्ने जग्गा छ त्यहाँ ढाबा छ त्यो ढेबा त्यो ढाबामा सबैथोक खानाहरू पाइन्छ जस्तै उद्लाबारीबाहिरको अरू जग्गाको मान्छेहरू उद्लाबारी आउनुभयो भने त्यहाँ पनि पाइन्छ जस्तै घिसपुलमा भयो ढाबाहरू पुरा खोलेको छ उद्लाबारीमा डामलीमा छ होटलहरू मालबजारमा पनि छ होटलहरू एकदम राम्रो राम्रो त्याहाँ एकदम राम्रो खानाहरू पाइन्छ हैन यहाँको लोकप्रिय भोजनै हो मछली माछा माछाबिना चाहिँ मान्छे एकदमै खुसी हुँदैनन् यहाँका